हेलो हिरण दिदी तपाईँ ठिकै हुनुहुन्छ ए सल्लाह थियो हौ तपाईँसँग एउटा साथीहरूसँग पिकनिक जाने अब यो जनवरी सिजन आयो त्यसले गर्दा पिकनिक जानुको लागि सल्लाह गरौँ भनेर नि त्यो सधैँ गएकै ठाउँमा त होला ए मुर्ती खोला मुक् मुर्ती खोला मुर्ती खोला सुन्नुहुँदैछ हजुर हजुर खोई यो डेट मिलाउँ हो जनवरी एक तारिखै जानुपर्छ होला हौ गाडी कसको लानु पल्लो घरको मनोज भाइले त भाँडा बेसी भन्छौ अर्कै लानुपर्छ होला हौ मनोज भाइलाई अस्ति सोधेको मैले भाडा त बेसी भनेको जस्तो लाग्यो है अर्कै लैजाउँ न गाडी चाहिँ म मिलाउँछु गाडी चाहिँ हो अन्त चिकनहरू चाहिँ के लानुपर्ने हौ बस्तीकै लानुपर्छ होला हौ त्यहाँ माथि दाजुकोमा ठुल्ठुलो भाले छ भन्दै थियो हो कसरी केजी हो सोधखोज गर्नुपर्छ अलिक साथीहरू त थुप्रै जान्छ होला हौ यसपालि त पल्लो घरको अमिना माथिलो घरको उमा तल्लो घरको अनुजा बुहारी तिमी म पल्लो घरको कान्छीमाया रेखा थुप्रो जानुपर्छ हौ यसपालि त एक गाडी नै ए सुनिन हौ मैले के भन्नु भयो ए खोइ मैले त सुन्दिन आज सुनिन के भनेऊ बुझिन अलिक राम्रो भन न ए सब्जीहरू त्यो फुलकोपी बन्दकोपी टमाटरहरूको चट्नीहरू बनाउनुपर्छ मुलाको अचार बनाउनुपर्छ पनिर च्याउ लानुपर्छ कतिले मासु नखाने हुन्छ साथीहरू हो ल ल दुईजना सल्लाह गरौ